हेलो बै बहिनी ए आज होइन हौ एक हप्ता जति भयो कि दुध पत्ला भएको अन्त एक दिन दुई दिन पो होला भनेर पर्खेँ कि तर कति दिन भइसक्यो हो अनि दुध साह्रै पत्ला भयो नानीलाई पनि डाइरिया भयो कि किन पत्ला हुँदैछ भनेर नि सोध्नुको लागि हजुर ए होइन हौ म त होइन कस्तो अस्ति राम्रो देखेर चाहिँ तिम्रोबाटै खाएको थिएँ ठिका हो अहिले त अन्त दुधै पत्ला आउँदैछ फेरि तिम्रो पनि दुःख हेरेर तिमी केटी मान्छेले बेच्दैथ्यौ र किनेको अन्त फेरि पुरा पत्ला आउनु थाल्यो फेरि नानी पनि पुरा डाइरियाहरू हुँदैछ कि अन्त चाहिँ मैले अरूकोबाट नखाई नखाई तिम्रोबाट खाएको राम्रो ल्याउनु है ल हजुर पत्ला ए पत्ला दुधको त पैसा अलिक कम्ती दिन्छु है ल म होइन नि अन्त हेर न अरू पल्लो घरको दिदीलाई सोधेको उसको त राम्रै ल्याउँदैछ हरे हो अन्त तिम्रोमा मात्रै तिम्रोमा मात्र पत्ला भएर त अन्त झरीले गर्दा त होइन रहेछ नि होइन होइन पल्लो घरको अर्को बैनीकोबाट ठिका खाँदो रहेछ कि उसको त बाक्लो आउँछ भन्दैछ र नि हजुर होइन के पो यो अब फेरि म विचार गर्छु राम्रै ल्याइदेऊ है नभए त म फेरि पैसा घटाउँछु नि ल तिम्रै दुःख हेरेर मैले खाइदिएको थिएँ फेरि तिमी चाहिँ अब त्यस्तो नगर्नु है ल त्यही त मैले त तिम्रो विश्वास गरेर खाएको छु ल ल त्यसो भए चाहिँ म राम्रै पैसा दिन्छु फेरि फेरि चाहिँ पत्ला नहोस् है ल हुन्छ हुन्छ धन्यवाद हुन्छ